मलाई भाषाका लेखक कविहरू मनपर्ने चाहिँ लक्ष्मीप्रसाद देवकोटा अनि भानुभक्त आचार्य मलाई भानुभक्त आचार्य चाहिँ किन मनपर्छ भने चाहिँ उन उनी ए मतलब भानुभक्तभन्दा अगाडि चाहिँ हामीले नेपालीहरू कि संस्कृतबाट हुन्थ्यो र हामीले नेपाली केही जान्दैन पनि थियौँ अन्त उसले चाहिँ फर्स्ट भानुभक्तज्यूले चाहिँ फर्स्ट हाम्रो के भन्छ नेपाली चाहिँ रामायणबाट ट्रान उयो रामायण ट्रान्सलेट गर्नु भएको थियो अन्तखेरि चाहिँ त्यो संस्कृतबाट उनले नेपाली ट्रान्सलेट गर्दा चाहिँ अहिले हामीले राम्ररी पढनु पाइरहेको छ र लेख्नु जानेको छ नेपालीहरू अन्त त्यति नै अन्त मलाई लक्ष्मीप्रसाद देवकोटा चाहिँ किन मनपर्छ भने चाहिँ उनले चाहिँ अब मुनामदनहरूको कविता दा राम्रो लेख्नुभएको छ अन्त त्यो मुनामदनले गर्दाखेरि उ साह्रै फेमस पनि हुनुभएको छ अन्तखेरि मुनामदन कविता चाहिँ अब साह्रै फेमस भएको छ त्यसलाई अहिले पिक्चर पनि खेल्छ अन्त नाटकहरू पनि धेरै गरेको छ अन्त लक्ष्मीप्रसाद देवकोटाले चाहिँ राम्रो राम्रो कविताहरू लेख्नु भएको छ उपन्यासहरू लेख्नु भएको छ